आ जस्तै अब हाम्रो गाउँमा होइन तपाईँको जुन चाहिँ यो मधेसतिर हुन्छ जुन चाहिँ अब एउटा सबैजना मिलेर गर्छ त्यस्तो चाहिँ अब यहाँनिर चाहिँ हाम्रो हुँदैन हाम्रो चाहिँ यहाँनिर आमाहरू आफ्नो आफ्नो घरमा किचनमा त्यो मसला कुटेर उत्यो गरेर नै प्रयोग गर्छ